पश्चिम बङ्गालमा केही महत्त्वपूर्ण सांस्कृतिक परम्परा र चलनहरूमा दसैँ तिहार उँधौली उँभौली दुर्गा पूजा करम पूजा सरोल सहराई आदि रहेको छ